नमस्ते मेरो नाम शारदा छेत्री हो म खासबस्ती नगरकट्टा मा बास गर्ने एउटा निवासी हुँ र चराहरूको विषयमा भनौँ भने हाम्रो जुन खासबस्ती छ जुन गाउँ छ जुन इलाका छ त्यहाँ धेरै किसिमका चराहरू देखिन्छ चराहरूमा तपाईँको घरको घरमा पालेको कबुतर भयो रुपी भयो मैना भयो सब यो थुप्रै किसिमको चराहरू देखिन्छ कहिले कहिले कहाँबाट बाहिरबाट उडेर आएका चराहरू पनि हामी देख्न सकिन्छ तर साँचो भनौँ भने चरा हेर्नुको लागि त हाम्रो यता त बाइनकुलरको प्रयोग त गर्न सकिँदैन किनकि एउटा गाउँ हो गाउँमा त बाइनकुलर त यो युज हुँदैन इस्तेमाल गर्न सकिँदैन जसले गर्दाफेरि के गरिन्छ हामीले आफ्नो मोबाइलबाट कुनै चरा हामीलाई राम्रो लाग्यो कतैबाट बाहिरबाट आएको चराहरू हामीलाई राम्रो लाग्यो त्यो चरा हेर्दामा कस्तो राम्रो हुन्छ कसैको कलर राम्रो लाग्छ कोही हेर्दामा कति राम्रो हुन्छ हौ त्यस्तोहरू हुँदाखेरि चाहिँ हामी के गर्न सकिन्छ त्यसलाई मोबाइलमा क्याप्चर गर्नु सकिन्छ त्यसलाई मोबाइलमा हामीले फोटो खिचेर राख्छौँ र फोटो खिचाइराखे पछि त्यसको जुन रूप छ त्यसको जुन त्यो उयो छ बनावटी छ त्यो धेरै नै राम्रो लाग्छ धेरै नै मन पर्छ साँचो भनौँ भने मेरो जो गाउँको जुन नानीहरू छन् तिनीहरू त्यो बाहिरबाट जुन उडेर आएका चराहरू हुन्छ तिनीहरूलाई देखेर धेरै धेरै धेरै खुसी हुन्छन् रमाउन थाल्छन् त्यो चराले त्यो आवाज निकालेको बिहान उठ्दा त्यो चराको आवाज सुन्दाफेरि धेरै राम्रो लाग्छ अब चरालाई हेर्नलाई त खासमा चाहिँ हामीलाई राम्रो लाग्दाखेरि चाहिँ हामी के गर्छौँ त्यो चराको फोटो खिचेर मोबाइलमा त्यसलाई हामी राख्छौँ अनि खुसी लाग्छ चरा देख्दाखेरि